हेलो यो पद्मा रेस्टुरेन्ट हो होइन मैले यहाँनिर खाना अर्डर गरेको थिएँ र मैले दुई डबल चाहिँ मोमो अर्डर गरेको थिएँ र तपाईँहरँले चाहिँ छिटै टाइममै ल्याउनु हुन्छ होला भन्ने म आशा राख्छु र त्यो चाहिँ तातो तातो होस् र यहाँनिर ल्याएर फेरि पनि मैले तताउनु चाहिँ नपरोस् राम्रोसँगले प्याकेजिङहरू गरेर पठाइदिनु होस् होला है